अब गाउने क्रममा चाहिँ शरीरको हाउभाउ चाहिँ अब कसै कसै अब भावनामा बगिपठाउँदा अब आँखा चिम् गरेर त्यो फिलिङ्सहरू निकालिन्छ होइन मजाले गा गाएको हुन्छ अब कसैले चाहिँ हातहरूको एक्सप्रेसन गर्दै गाइरहेको हुन्छ अब कसैले नाच्दै अब यता ठाउँबाट उता ठाउँ सर्दै होइन त्यसरी गरेको हुन्छ तर कसैले चाहिँ अब आँखा चिम् गरेर गाइरहेको हुन्छ अब त्यस्तो प्रकारको हुन्छ